हजुर मैले यो सार्क ट्यान्कबारे सुनेको छु फर्स्ट सिजनमा मैले फलो पनि गरेँ मलाई लाग्छ कि सार्क ट्यानकले मानिसहरूलाई धेरै बिजिनेसबारे स्टार्ट अपबारे धेरै कुराहरू सिकाएको छ किनभन्दाखेरि चाहिँ अहिले चाहिँ

एकदम कन्फ्लिक्ट जोन पनि भनेर भनिने गर्छ यसलाई वर्ल्डकै किनभन्दा बिकाज अफ द पाकिस्तान एन्ड अफगानिस्तान हामीलाई त्यो तालिबानहरू देखेर सबैकुरा थाहा छ होइन हामीको वि ह्याभ भेरी वाट टु से हुन्छ एक्सपोज नि त त्यो कुराहरूदेखि लिएर त्यही त्यो कुराहरूलाई पछि राखेर हेर्दा कन्फ्लिक्टदेखि अगाडिको कुराहरू जति छ नि बिजिनेस हाम्रो किनभने अब इन्टरन्यासनल रिलेसनको कुरा गर्छ हामी इन्टरन्यासनल थियोरीजको कुरा गर्छ होइन हौ चाहिँ कसरी चाहिँ अन्तराष्ट्रिय सम्बन्धहरू राम्रो हुन्छ होइन सुधारिन्छ यो एकदम एउटा एउटा यो कुराहरू सुधार्ने एउटा त्यो त्यो ती त्यो के भन्छ हौ रिलेसन या कुनै पनि एउटा सम्झौताहरू हुन्छ भने चाहिँ त्यो एकदम व्यवसायलाई हेरेर मात्रै हुन्छ होइन तर ग्राउनड लेभलमा व्यवसायको कुरा गर्दाखेरि चाहिँ सार्क ट्यान्कले चाहिँ कसरी प्रभावित पारेको छ भने चाहिँ मान्छे अब हामी अहिले अब सा होइन सञ्चार माध्यम द्वारा सबैको हात हातमा अब वि आर जस्ट अ वान क्लिक अवे फ्रम द फ्याक्ट होइन त्यो भइरहेको छ अन्त यो कुराहरूले चाहिँ धेरै कुरा सिकाएको छ मान्छेलाई कि हौ टू लाइक हौ टू बी अ डिटरमाइन्ड फर्स्ट होइन अन्त लाइक बिजिनेस आडिया लाइक मेरोमा भइरहेको कुराहरू मेरोमा जस्तै अब प्रि अकुपेशन हुनुसक्छ नि त मेरोमा त्यो मैले बिजिनेस गर्दाखेरि यो हुने यो हुने यो हुने प्रकारको नकरात्मक सोचहरू हुनसक्छ ममा होइन यो कुराहरूले चाहिँ यो कतिवटा बाधाहरू होइन कतिवटा सोचहरू त्यो प्रि अकुपाइड माइन्डहरू छ नि यसलाई चाहिँ तोड्दै तोड्दै तोड्दै लाँदैछ नि त अन्त यसरी पनि गर्नुसक्दो रहेछ यो पनि एउटा माध्यम हुन सक्ने रहेछ एउटा एउटा बाटो हुन सक्ने रहेछ भन्ने खालको जुन के भन्छ सकरात्मक बिचारहरू होइन यो सार्क ट्यान्कले चाहिँ मलाई त्यस्तो दिएको जस्तो लाग्छ